मलाई सबैभन्दा पहिलोपटक गायन क्षेत्रमा चाहिँ कसरी रुचि जाग्यो भन्दाखेरि चाहिँ म यतिकै घरमा गुनगुनाउने गर्थेँ यतिकै घरमा गीतहरू गाउने गर्थेँ केही काम कुरोहरू केही कामकाजहरू हामीले गर्दाखेरि एतिकै मैले गर्दाखेरि गुनगुनाउने गाउने गर्थेँ यसरी गाउँदै गाउँदै जाँदाखेरि मैले पछि पछि गएर मैले गानाहरू पुरानो पुरानो गानाहरू नेपाली गानाहरू मैले सुन्दै गएँ र त्यो सुन्दै जाँदाखेरि मलाई एकप्रकारको मनमा उत्साह भयो मलाई एक प्रकारको मनमा मैले पनि गाउनुपर्छ म पनि गाउनु सक्छु होला भन्ने एउटा आशा जाग्यो मनमा अन्त त्यसरी बिस्तारै बिस्तारै मैले कोसिस गर्दै गएँ गाउँदै गएँ युट्युबतिर भिडियोहरू हेर्दै मैले गानाहरू सुन्दै मैले यसरी सँगसँगै गानाहरू गाउँदै मैले गाउँदै गएर अन्तमा गएर मैले एउटा कार्यक्रम थियो जुन कार्यक्रममा चाहिँ मैले आफूले आँट गरेर म गाउनु सक्छु भन्ने एउटा मनमा लागेर मैले गाउने कोसिस गरेँ र यसरी बिस्तारै बिस्तारै अहिले म आफूले मौका परेको ठाउँतिर आफूले कहीँ कुरो कहीँ कतै कुनै मञ्चमा मैले मौका मिल्यो भने म यसरी गाउने गर्छु